हेलो यो भिनायक रेस्टुरेन्ट हो मलाई खानाको अर अर्डर चाहिएको छ मलाई मोमो चाउमिन रोटी कोल्ड ड्रिङ्क्स मलाई कोल्ड ड्रिङ्क्स राइस दाल बिरियानी चिकन बिरियानी आइस क्रिम आइस क्रिम चिकन मोमो थाइपो ए चिकन चिल्ली मलाई यो यसमा पठाइदिनु यो पठाइदिनुहोस् न ल मेरो एड्रेस चाहिँ हो लाकाई डाँडा